कुकिङ भन्ने कुरो महिलाहरूको काम मात्रै हो भन्ने होइन तपाईँ हाम्रो परिवारमा लोग्ने मान्छेले पनि गर्न जरूरी छ मेरो परिवारमा त मेरो हसबेन्डले सबै कामहरू गर्नुहुन्छ छुट्टी आएको बेलामा सबै खानाहरू बनाउनुहुन्छ पकाउनुहुन्छ सबै नै घरको काम जति पनि म अरू बेला काम गर्छु त्यो सबै काम मेरो हसबेन्डले गरिदिनु हुन्छ पकाउनु तुल्याउनु मु खुवाउनु सबै कामहरू गरिदिनु हुन्छ लुगाफाटाहरू धुनु सबै महिलाहरूले जति पनि हामी महिला मान्छेले गर्छौँ काम त्यो सबै नै मेरो हसबेन्डले गरिदिनु हुन्छ खानादेखिको लिएर बिहानको खाजा बाह्र बजीको खाना सबै नै बनाउनुहुन्छ रोटीहरू पनि बनाउनुहुन्छ सब्जी रोटी दाल भात सब्जी सबै नै बनाउनुहुन्छ घरको जति पनि महिलाले गर्ने किचनमा कामहरू सबै नै मेरो हसबेन्डले गर्नुहुन्छ यो होइन कि सबै औरत मान्छेले नै गर्नुपर्छ काम भन्ने होइन किचनमा सबै महिलाहरूले नै गर्नुपर्छ भन्ने होइन तर लोग्ने मान्छेले पनि गर्नुपर्छ किचनमा कामहरू अरूको अरूको हसबेन्डहरूले गर्छ कि गर्दैन तर मेरो हसबेन्डले चाहिँ घरको कामहरू सबै नै गर्नुहुन्छ खानाहरू बनाउनुहुन्छ सबै नै सब्जीहरू काटिदिनु हुन्छ साफसफाइको कामहरू पनि गरिदिनु हुन्छ लुगाहरू पनि धोइदिनु हुन्छ सबै नै हेरविचार गरिदिनु हुन्छ बाहिरको कामहरू पनि गरिदिनु हुन्छ छुट्टी आउनुभएको बेलामा मलाई सुविधा हुन्छ किचनको कामहरू मैले गर्नुपर्दैन तपाईँहरूको पनि अब त्यस्तो छ छैन त्यो त म भन्न सक्दिनँ तर जरुरी छैन कि महिलाहरूले नै किचनको काम गर्नुपर्छ भन्ने सबै लोग्नेमान्छेले पनि किचनको कामहरू गर्नुपर्छ गरेको छ भने सबै सबैलाई नै आफ्नै परिवारमा सुविधा हुन्छ लोग्नेमान्छेले गरिदिएको छ महिलाहरूको लागि सुविधा हुन्छ त्यस्तो काम गरिएको छ भने सबैलाई नै राम्रो हुनेछ तपाईँहरूको के कस्तो छ त्यो त म भन्न सक्दिनँ तपाईँहरूले पनि आफ्नो हसबेन्डहरूलाई भन्नुहोस् काम गराउनुहोस् सिकाउनुहोस् महिलाहरूले आफ्नो हसबेन्डहरूलाई नानीहरूलाई सिकाउने काम हो छोराछोरीलाई पनि भन्ने काम हो सिकाउने काम हो गर्नुलाउनु सक्नुपर्छ सबैले नै गर्नुपर्छ त्यो सबैले नै सिकेरै आएको कुरो हो सबैले नै पकाएरै आएको कुरो हो त्यही कारण चाहिँ महिलाहरूले सबैलाई नै सिकाएर गर्नलाउनु पर्नेछ